हाम्रा कालेम्पोङ जिल्लाका मानिसहरूले यस्तो प्रकारले सामान्य पेसा या गैर पेसाहरू गरिरहेका छन् जुन जुन पेसाहरूले चाहिँ आफूलाई चाहिँ सामान्य रूपले अगाडि बढाएर जीवन यापन गर्न जीवन शैलीमा चाहिँ योगदान पुर्याइरहेका छन् जस्तै एक नम्बर एग्रिकल्चर नै हो एग्रिकल्चरलाई अगाडि बढाएको छ जसमा चाहिँ फुल खेती फुल खेतीहरू गर्नेले पनि एकदमे राम्रो प्रगति गरिरहेको छन् अब जस्तै चालक ड्राइभर एरियामा ड्राइभर चलाएर पनि आफ्नो जीवन र पारिवारिक जीवनमा सुख शान्ति ल्याइरहेका छन् जस्तै अब बिजिनेस व्यापारप्रति पनि अब जस्तै कन्ट्रेकटर कन्ट्रेकटर लाइनबाट पनि त्यसरी यापन गरिेहेका छन् भने त्यसभन्दा अझै उत्तम फौजी जीवन आर्मी पट्टि पनि गइरहेका छन् त्यसमा अझै अगाडि अगाडि अझ प्रगति गर्नको निम्ति धेरैवटा आफ्नो करियरलाई अगाडि बढाइरहेका छन् जस्तै आर्थिक अवस्थालाई चाहिँ कस्तो प्रकारले चाहिँ हामीले चाहिँ अलिकति सुविस्ता र सफलताको जीवन यात्रा गर्नु भन्ने विषय लिएर चाहिँ यहीँ रूपलाई नै अगाडि बढाएर चाहिँ लागि रहेका छन्